मेरो परिवार बिमार हुँदा चाहिँ अब मैले पकाएर दिन्छु अब होइन मलाई अब मेरो परिवार बिमार हुदाँ चाहिँ मैले चाहिँ अब सादा सब्जीहरू अब तपाईँको भयो होइन अब यस्तो हुन्छ अब वाइवाई साइवाई होइन ज्वरो आएको छ भने अब ज्वरो आएको छ भने वाइवाईहरूको सुप बनाइदिन्छु अब होइन ज्वरो आउँदा चाहिँ वाइवाईको सुपहरू बनाइदिन्छु अनि त्यहाँदेखिको अब त्यो ज्वरो आउँदाखेरि वाइवाईको सुप खान्छ त्यहाँदेखिको अब रोटी सोटीहरू पनि बनाइदिन्छु अब बिमार हुँदाखेरि अनि त्यो बिमार हुँदा अब रोटी सोटी भयो होइन सादा खानाहरू बनाइदिन्छु अब मैले जानेको सामान चाहिँ अब राम्रो अब खानाहरू दिन्छु है अब खानापिना अब सबै आफूले सक्दो अब यसो सुपहरू दिन्छु बिमारी हुँदा अब सुपहरू बनाएर दिन्छु अब के केको अब मासुहरू भयो होइन बिमारी पनि हेरेर हुन्छ अब कुन कुन बिमारी हो त्यो बिमारीमा यसो मासुहरू दिँदा भयो होइन अब सुपको दर्जामा अनि अब सुपहरू मज्जाले दिन्छु बिमारी हुँदाखेरि अब खानापिना रोटी भयो अब ज्वरो आएको छ भने चाहिँ अब भात नदिनु भन्छ अन्त अब रोटी दिनु भन्छ अब ज्वरो आउँदा म रोटीहरू दिन्छु अन्त अब साह्रै ज्वरो खोकी लाग्यो भने म सुपहरू बनाएर दिन्छु अनि त्यहाँदेखिको चाहिँ अब मलाई चाहिँ अब खानामा चाहिँ त्यस्तो लाग्छ अब